हाम्रो गोर्खाहरूको मुख्य तत्त्वहरू दौरासुरुवाल ढाका टोपी खुकुरी पटुकी इस्टकोट साथै दौरासुरुवाल छोडेर स्त्रीहरूको फरिया चौबन्दी चोली पटुकी लाछा डोरी किसिमको हरू छ साथै हाम्रो गोर्खाहरूले पहिरिनेहरूमध्येमा चाहिँ खास कुरो दौरासुरुवाल ढाका टोपी कम्मरमा खुकुरी पटुकी इस्टकोट लगाउँछन् साथै छोरीचेलीहरूले पनि चौबन्दी चोलो फरिया हेम्मरी बाँधेर लाछा डोरी बाँध्नुहुन्छ